मलाई धेरै खुसी चाहिँ जब मलाई म गाउँदै गर्दा म प्र्याक्टिसहरू गर्दै गर्दा चाहिँ कसैले डिस्टर्ब नगर्दा चाहिँ साह्रै खुसी लाग्छ है म्युजिकतिर म म्युजिकमा आलिक ध्यान दिएको बेलामा र त्यतिबेला चाहिँ म एकदमै खुसी हुन्छु कसैले मलाई त्यो टाइममा डिस्टर्ब गरिदिएन भने है त्यो कुरामा चाहिँ मलाई धेरै खुसी लाग्छ